हैट मैले अस्ति केननको टु हन्ड्रेड डी किनेको थिएँ कि आम्मामामामा क्यामरा त यस्तो दामी रहेछ कि त्यसको त्यही मलाई एउटा चिज चाहिँ साह्रै राम्रो लाग्यो त्यसको के हो फोकल पोइन्ट यति राम्रो छ कि त्यो सेरोलेट लेन्सले गर्दाखेरि पहिला त मेरो सेभेन हन्ड्रेड डी थियो कि त्यसको त्यही अलिक लेन्स अलिक ठिक थिएन हो अहिलेको यसले गर्दाखेरि चाहिँ फोटो क्वालिटी पनि राम्रो छ हो अन्त फेरि किट लेन्स पनि पाएकोले गर्दाखेरि त मलाई फाइदा त फाइदा भयो मलाई चाहिँ क्यामरा यो टु हन्ड्रेड डी त एकदम दामी लाग्यो